बस्तु हो जुन चलाउन त एकदम सजिलो छ तर यसलाई राम्रोसँग सावधानीपूर्वक चलाएन भने यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ त्यसै कारण खाना पकाउदाखेरिको मेरो पहिलो सावधानी ग्यास सिलिन्डरमाथि हुन्छ म ग्यास सिलिन्डर अन गर्नु खाना पकाउनु अगाडि घरका खिडकी दैलाहरू सबै खुला राखेर अनि ग्यासको लाइटरले मात्र ग्यास बाल्छु किनभने अन्य ला लाइटर अथवा सलाईले ग्यास बाल्दाखेरि ह्वार्रै आएर आफ्नो मुखमा आउनसक्छ ग्यास बेसी निस्केको हुनसक्छ त्यसो हुँदा ग्यासको लाइटरमात्रै उपयोग गर्नुपर्छ भनेर म ग्यासको लाइटरमात्रै उपयोग गर्छु त्यस पछि ग्यासको लिक हुँदैछ छैन भनेर म सावधानीपूर्वक बिचार पनि गर्छु चेक पनि गर्छु बेला बेलामा अनि ल्या लिक भइरहेको छ भने कोही कर्मचारी बोलाएर त्यसलाई ठिक गराउँछु अथवा अलिलि लिक हुँदैछ भने पहिले खिडकी दैलो खोल्ने अनि मात्रै ग्यास बाल्नेगर्छु त्यसो हुँदाखरि दुर्घटनाबाट बाच्न सकिन्छ ग्यास चलाउँदाखेरिको सबैभन्दा ठुलो कुरा नै यै हो अनि खाना पकाउँदा पनि याद राख्नु पर्ने कुरा यो हो किनभने ग्यासको छेउछाउमा केही पनि राख्नु हँदैन ज्वलनशील पदार्थहरू ग्यासको छेउछाउमा राख्नु हुँदैन ग्यास अलि अलि कतैबाट लिक भएको छ भने त्यो ज्वलनशील पदार्थको सम्पर्कमा आएर त्यहाँ बिस्फोट हुनसक्छ त्यो बिस्फोटले एउटा मात्रै होइन हाराहारी भएका सातवटा घरहरूलाई क्षतिग्रस्त पार्नसक्छ अनि त्यो सातवटा घरहरू क्षतिग्रस्त हुने दुर्घटनामा मान्छेको के हालत हुन्छ होला त्यो त नसोच्दा पनि हुन्छ त्यो मान्छेको केही पनि भेटिँदैन हो यस्ता कुराहरू हुन्छन् भनेर मैले ध्यानमा राखेर ग्यास सिलिन्डरको सावधानी सबैभन्दा पूर्व पहिला गर्छु ग्यासको रेगुलेटर बन्द गर्छु खाना पकाइ सकेपछि अनि दुईपट्टिकै रेगुलेटर बन्द गर्छु ग्यासको रेगुलेटर दुईपट्टि बन्द गर्नुपर्छ भन्ने ग्यास चुल्हा जलाउँदाको पहिलो नियम हो खाना पकाइरहदा मेरो अन्य सावधानीहरू के के छन् भने म खानामा नुन एकदमै कम्ती हाल्छु किनभने त्यसले रक्तचाप बढ्ने सम्भावनालाई कम गर्छ नुन धेरै खायो भने रक्तचाप बढ्छ तेल धेरै खायो भने कोलेस्ट्रोल बढ्छ फ्याट बढ्छ त्यसो गरेर कम्ती तेल कम्ती नुन भएको र ज्यादा उमालिएको बस्तुहरू खान उपयुक्त हुन्छ हरियो सागसब्जी पकाउँछु हरियो सागसब्जी पकाउँदाखेरि आफ्नो इम्युन सिस्टम पनि राम्रो हुने पेटलाई पनि राम्रो गर्ने हुन्छ अनि खाना पकाइभन्दा धेरै मर मर मसलाको उपयोग गर्दिन अनि त्यसै माथि म साकाहारी भएकोले म साकाहारी भोजन मात्र उपयोग गर्छु जसमा सेवन गर्छु जसमा धेरै मर मसलाहरू हुँदैन र खाना पकाउँदा याद राख्नुपर्ने कुराहरू नुन तेलहरू जस्ता सामान्य कुराहरू नै हुन् यी सामान्य कुराहरूले नै पछि हाम्रो जीन्दगीमा ठुलो असर पार्छन् अहिले हामी थोरै थोरै भन्दै के के कुराहरू खान्छौँ उपयोग गर्छौँ तर त्यो थोरै थोरै कुराहरूले पछि गएर ठुलो असर गर्ने सम्भावना हुन्छ त्यसै कारण खाना पकाउँदा म यी सावधानीहरू राख्ने गर्छु खाना पकाइसकेपछि खानालाई छोपेर राख्ने अथवा हलुङ्गेको कराइमा नपकाउने यस्ता कुराहरू पनि मैले ध्यान राख्ने गरेको छु खाना छोपेर राख्नुपर्छ धुलोहरू पर्छ अनि खाना चाहिँ बरू सके तातो तातै खाइहाल्नुपर्ने हुन्छ डक्टरहरूले पनि भनेका छन् खाना चाहिँ बेसी तातो पनि होइन तर सेलाएर पनि होइन खाना चाहिँ ठिक्क तातो हुँदाखेरि खाइहाल्नुपर्छ किनभने किनभने पेटलाई पचाउन पनि सुविधा हुन्छ र तपाईँहरूले पनि यो खाना पकाउँदाखेरि ग्यासको सावधानीहरू अपनाउनुहुन्छ भन्ने म आशा गर्दछु